हेलो ओइ अहिले कहाँ छस् हौ तँ ए म म त अहिले कालिम्पोङमै छु नि म त कहिले आउँछस् हौ तिहार पनि आउँदैछ ए ल यो पालि त धेरै वर्षबाद तिहार मनाउनु भएको हामी जानुपर्छ ल देउसी खेल्नु

ए अँ अँ त्यहाँनिर मेला पनि लाग्दैछ हरे अन्य त्यहाँनिर प्याराग्लाइडिङ पनि हुन्छ भन्दैछ कि हो त्यहाँ पनि जानुपर्छ योपालि निकै मजा गर्नु पर्छ है धेरै वर्ष भयो हामीले नघुमेको उम् उम् अँ अन्त के पो योपालि चाहिँ को को आउने भयो हौ तेरो उयोसमा चाहिँ भाइ टिका लाउनु चाहिँ उम् अँ ए मेरो त दादा आउँछु भन्दैछ आउनु त तर खोइ कुरा त आउँला जस्तो छैन तर हेरौँ न गाउँकै भाइहरू छ उनीहरू आउँछ होला बोलाइ त रहेको छु अँ नि अब त्यसो गरौँ होइन त्यसो भए कहिले आउने भयो तँ कहिले आउँछस् यता ए योपालि त आउने चौध तारिक परेको रहेछ हौ

अँ अँ ल त्यसो भए अन्त अहिले घरमा आमाहरू ठिकै हुनुहुँदो रहेछ म पनि निकै भयो हौ तेरोमा नगएको अँ मेरो पनि ठिकै छ अब दसैँ योपालि मनायो अस्ति भर्खर अब चाहिँ निकै एक्साइटेड छौँ हामी पनि हो आइज न हामी पनि भैलिनी खेल्नुपर्छ सँगै नानीहरू पनि बटुल्नुपर्छ होइन अन्त यता उता जानुपर्छ नि ल हामी नि उता पल्लो गाउँ पनि जानुपर्छ ल अस्तिको पालि त के पो उनीहरू पनि आएको थियो भन्छ हाम्रोपट्टि हो अँ अस्तिको पालि त हाम्रै भएकै थिएन अब योपालि त जौँ जौँला नि जम्मैजग्गा जानुपर्छ घुम्नु रमाइलो गर्नु त हो अँ ल ल ल त्यसो भए मलाई यता आउँदाखेरि मलाई फोन गर् न ल म पनि यतै छु अहिले त ल ल ल ल त्यसो भए आफ्नो ध्यान राख् हो अन्त फोन गर् फोन गर्दै गर्छु नि ल राखेको ल बाई